मलाई कालिम्पोङदेखि सिलगडी अढाई घन्टामा पुग्नु थियो र यदि तपाईँले मलाई त्यो समयमा पुऱ्याइदिनु सक्नुहुन्छ र आजकल ट्राफिक भएको कारणले गर्दाखेरि यदि छिटो मार्ग छ भने मलाई पुऱ्याइ दिनुहोस् न